मेरो चाहिँ अब कुकिङ गर्ने हबी चाहिँ पहिल्यैदेखिको हो होइन मेरो अब कुकिङ गर्ने हबी पहिलादेखिको मलाई कुकिङ गर्नु पुरा मनपर्छ सानैदेखिको म कुकिङ गर्दै आएको होइन सान सा अब अब मेरो खानाहरू पनि सबैलाई मनपर्छ होइन अनि अनि मेरो अब म म कुकिङ कोर्सहरू गर्दाखेरि पनि मलाई मेरो ममी पापाले पुरा हेल्प गर्छ होइन अब आइडिया पनि दिन्छ यस्तो गर् उस्तो गर् भनेर होइन मेरो ममी पनि राम्रो कुक हो अनि मज्जाले आइडिया दिन्छ म हामी म कुकिङ गर्दाखेरि पनि मेरो सबै कुकिङहरू पनि सबैले मन पराइदिन्छ होइन अहिले चाहिँ म मेने कुकिङ म्यानेजमेन्ट गर्दैछु अनि अहिले होटेल म्यानेजमेन्ट गरौँ भनेर सोचेको छु अनि अब यसरी न कुकिङ गर्दाखेरि मलाई एकदम सपोर्ट गर्छ होइन आमा बाबाले आमा बाबाले पनि अब सानसानो आइडियाहरू दिन्छ रेसेपीहरू यसरी कसरी बनाउनु भनेर होइन अब आफ्नो पनि आफूलाई पनि आइडियाहरू त आउँछ तर आमा बाबाले पनि रामरी गर्छ मेरो आमा पनि रामरी मेरो आमाले पनि खाना पकाउँछ होइन अब अब यसरी होइन म कुकिङ गर्दा कुकिङ गर्दाखेरि होइन सबैले म भ्लगहरू पनि बनाउँछु मैले कुकिङ गर्दै गरेको होइन अनि अब सबैले मेरो कुकिङ मन पराइदिन्छ सबैले खानाहरू मिठो भयो भन्छ अब मेरो आफ्नै होटल खोलौँ भनेर सोचेको होइन अनि मेरो आमा बाबाले एकदम सपोर्ट गर्नुहुन्छ द्याट्स अब आमा बाबाले नै मलाई सपोर्ट गर्छ आमा बाबाले अब मलाई खर्चहरू चाहिँदाखेरि पनि खर्चहरू दिनुहुन्छ होइन सबै आमा बाबाले हेरिदिनुहुन्छ अब म त खालि मैले सपना मात्रै देख्ने हो होइन आमा बाबाले पुरा गरिदिन्छ मेरो सपना होइन मेरो अब यस्तो सपना थियो कि म चाहिँ अब एउटा होटल खोल्छु भन्ने सपना छ अनि मैले हो एउटा होटल छ मेरो त्यहाँदेखिको अर्को पनि होटल खोल्नु आँटेको छु अनि अनि पहिला कुकिङ कोर्सहरू गर्दाखेरि पनि अब आमा बाबाले निकै सपोर्ट गर्यो